के यो विश्वकर्मा ट्रान्सपोर्ट एजेन्सी हो के तपाईँ सन्दीप विश्वकर्मा बोल्नुहुँदैछ ए हजुर सुन्नुहोस् न हामीले नि हिजो आजको लागि एउटा आजको लागि एउटा क्याब बुक गरेको थियौँ दार्जिलिङ टु कलकत्ताको खै अहिलेसम्म नै न क्याब आइपुगेको छ न ड्राइभरले नै फोन उठाएको छ के हो कुरा होला के कुरा होला हामीलाई त भयो भरे या भोलिसम्म त वा कलकत्ताको एजेन्सीलाई पनि लाई अलिकति सूचना पनि दिनुपर्ने हुन्छ साथसाथै हामी सबै सपरिवार नै दार्जिलिङको मोटर स्ट्यान्डमा आएर धेरैबेरदेखि पर्खिरहेको छौँ ड्राइभरलाई त्यहाँ ड्राइभरले कुनै प्रकारको नै रेस्पन्स नदिएकोले गर्दा हामी एकदमै चिन्तित छौँ यसबारे कुनै सूचना छ भने कृपया हामीलाई भनिदिनु होस् ए थाहा छैन तपाईँहरूलाई पनि कृपया यसबारे अलिकति गहकिलो रूपमा तपाईँले